भन्नुहोस् न तपाईँले तपाईँको घर तपाईँको घरमा वाइरिङ गराउनु छ भन्नुभएको होइन हजुर अहिले त फुर्सदै छु त्यसैकारण मैले तपाईँलाई फोन गरिराखेको हजुर के कसो कतिवटा रुम जस्तो छ तपाईँको छवटा जस्तो रुम छ नि अँ छवटा रुममा सबैमा नै लाइट हाल्नु हुन्छ तपाईँले एउटा ट्यबलाइट एउटा बल्ब एउटा ट्युबलाइट एउटा बल्ब गरेर नि अन्त तपाईँलाई कहिलेतिर भेट्छ होला घरमा ए हुन्छ हुन्छ म सन्चबार आइतबार गरेर त्यसोभने चाहिँ आएर हेर् हेर्छु नि तपाईँको अहिले त अब तपाईँको रेटहरू त अब त्यही हिसाबले चल्दैछ तपाईँको एब काउन्सिल अलिक ज्यादा उयेसमा रेटमा चल्दैछ अहिले अहिले पिबिसीको चाहिँ उयेसमा चाहिँ फाल्टो चाहिँ अलिक सस्तोमा गर्दैछ अहिले अहिले चार सय पाँच सय रुपियाँ चलिहाल्छ उयेसको लागि फाल्टो त्यो ओपनको लागि काउन्सिलको लागि चाहिँ तपाईँको हजारदेखिको उकालो छ हजुर काउन्सिल लागि चाहिँ हजारदेखि उकालो परिहाल्छ अहिले तपाईँको अर्को गर्नुहुन्छ भने तपाईँले चार सय साँढे चार सय रुपियाँमा तिन सय चार सय रुपियाँमा भइहाल्छ तपाईँको होइन होइन तपाईँलाई हेरेर म ठिकै ठिकै ठिकै दाममै गरिदिउँला नि तपाईँको अब चिनाजानै मान्छे पर्नुभयो ए ठिकै छ नि त शनि सन्चबार म आउँछु नि तपाईँको हेरेर त्यहाँबाट के के लाग्ने रहेछ तपाईँलाई सबै हिसाब गरेर त्यतिबेला बताइदिउँला नि हुन्छ होइन तपाईँलाई अब तपाईँको त हिसाबमा हजुर त्यही त सामान सबै त्यतिबेलै लेखाइदिन्छु तपाईँको कतिवटा स्विचहरू लाग्छ कतिवटा उयेलहरू लाग्छ तपाईँको होइन त्यतिबेला हजुर त्यो तारहरू कति लाग्छ त्यहाँ आएर नापजोप गरेपछि म आएर हेरेपछि त्यहाँबाट बताइदिउँला नि तपाईँलाई हुन्छ होइन म बिहान बिहान म आठ नौ बजीतिर आइपुगिहाल्छु तपाईँकोमा हजुर त्यतिबेला त बस्नुहुन्छ नि तपाईँ हुन्छ हुन्छ म त्यतिबेला आएर तपाईँलाई उयो गरिहाल्छु भेटिहाल्छु नि त्यहाँबाट आएर डल्लै सामान लेखाउँ त्यसको बादमा हिसाब किताब गरेर काम गरौँ न म बिचमा तपाईँलाई फेरि कल गर्छु नि